गाई छ कुखुरा छ अनि अब घरमै पालेको छ भने त्यही अब धेरै फाइदा हुन्छ अब कुखुरा कोही बेला पानी पर्छ हैन कुखुराको मासु खानु पाउँछ कुखुराको झोल खायो भने तङ्ग्रिन्छ पनि हैन अनि त अब गाईबाट अब हामीले दुध पाउँछ त्यो दुधबाट अब हामीले घिउ पनि बनाउनुसक्यो र घरको घिउ र बजारको घिउ ती मिल्दैन किनकि अब घरको घिउ भनेको त त्यो प्युर दुधले मात्रै बनाएको हुन्छ अब बाहिर बाहिरबाट किन्यो भने त अब त्यसमा मिलावटहरू पनि गरेको हुन्छ दुधहरू पनि त्यस्तै हुन्छ अब घरकै घरमै गाई छ भने त अब त्यो गाईको दुध बेचेर अब पैसा पनि आउँछ घरमा पनि खानुपाउँछ र अब त्यो गाई त्यो दुधको पैसाले अब हामीले के गर्नु पनि सक्छ हैन जम्मा गरेर अनि त त्यहाँबाट सुङ्गुरहरूलाई सुङ्गुरहेरू चाहिँ अब मेरो आमाले नि हेर्छ आमा र बाबाले चारोहरू दिन्छ सुङ्गुरलाई त त्यही अब बासी भातहरू दिन्छ कोही बेला आटा भुसहरू दिन्छ अनि गाईलाई चाहिँ त्यही गाईलाई पनि भुसहरू नै दिन्छ अनि कुखुराहरूलाई त्यही अब त्यो आटाको डल्लो पारिकी पारिकन दिन्छ अनि त चामलहरू छिट्दिन्छ ना बाख्राको लागि चाहिँ अब घाँस बगान छ हाम्रो त यता बगानबाट ल्याइहाल्छ हैन बगानमा पाइहाल्छ घाँसहरू अनि त त्यही भएर घाँसहरू ल्याउँछ अनि त भइहाल्छ त्यति त्यो चिन्ता छैन यता चाहिँ अब घाँसहरूको चाहिँ तर अब कोही बेला चाहिँ घरमा मान्छे भएन भने चाहिँ त्यै गाईहरू हेर्नु चाहिँ अप्ठ्यारो हुन्छ गाई चराउनु चाहिँ वहाँ चौरमा ग्राउन्डमा लान्छ कति बिहान दस बजेतिर लान्छ त्यहाँबाट बाँधेर त्यत्तिकै छोडिदिन्छ हैन अनि त बेलुका अब चार बजेतिर ल्याउँछ घर त्यहाँबाट चार बजेतिर ल्याएर फेरि दुधहरू दुहुन्छ त्यहाँबाट दुधहरू दुहेर पाँच बजेतिर ठेकाहरू दिन्छ त्यहाँबड सुङ्गुर त अब सुङ्गुरको लागि त्यहीँ खोर बनाएको छ घरमै अनि त घरमै खोर छ त्यही हुन्छ सुङ्गुरलाई चाहिँ त्यहीँ दानाहरू छ अनि त बाख्राको लागि चाहिँ एउटा ए यो जस्तै छ बाख्रा र गाईको लागि चाहिँ ग्वाली जस्तै बनाएको छ त्यहीँ हुन्छ बाख्रा र गाई चाहिँ अनि त अब त्यहाँ ग्वालीमा पानीहरू पर्दा पनि अब ग्वालीमा झन् त्यो सेफ्टी पनि हुन्छ नि त अनि त त्यहीँ बाख्रा र गाईहरू छ अनि त कुखुराको लागि त्यही कुखुरा त्यहीँ घरभित्रै छोप्छ टोप्लामा एउटा सानो कोठा भन्ने छ हो त्यहीँ छोप्छ कुखुरालाई चाहिँ अनि त बिहान भयो भने उघारिदिन्छ त्यहाँबाट बाख्रालाई पनि बाख्रालाई चाहिँ छोड्दैन बाख्रालाई त्यहीँ ग्वालीमै बाँध्छ बाख्राको लागि र बाख्राको लागि मात्रै घाँस काट्छ गाई त अब ग्राउन्डमा जान्छ चौरमा त्यहाँ चरेर आइहाल्छ बाख्रालाई त छोड्दैनन् अनि त बाख्रालाई त फेरि छोडे भने मान्छेले झ्याप् पारिदिइहाल्छ अनि त घरमै बाँधेर राख्छ अनि त घाँसहरू काटेर ल्याउँछ बगानबाट आमा कामबाट आउँदाखेरि अनि आमा काममा गएको छ भने त्यै हो बोजूले पनि हेर्छ बाख्रा गाईहरूलाई अनि अब कमाइ त अब खै राम्रो अब सुङ्गुरको त अब यस्तै मज्जको भयो भने अब हुन्छ नि दस हजार सम्मन पन्ध्र हजारसम्मन हुन्छ नि अब बाख्राहरूको त झन् खसीहरूको जुन लोध छ दाम बिस हजार पच्चिस हजार अब हेरी हेरी छ दाम त अब पच्चिस हजार तिस हजार पैँतिस हजारसम पुग्छ कोही बेला ठुलो ठुलो छ भने त झन् अब पैँतालिससम्मन पचाससम्मन खसीहरू पालेकोमा धेरै फाइदा छ नि खसी पाल्यो पाल्यो पाल्यो हो पिछाडि मरिदियो भने त फेरि खत्रा हुन्छ नि तर अब पालेर ठुलो पारेर पाल्यो भने चाहिँ अब फाइदा हुन्छ गाईहरू पनि पालेर अब बेच्यो भने फाइदा हुन्छ अब कमाइ त कति भयो भयो नि त्यो कमाइ त थाहा छैन नि अब अरू चाहिँ सबै ठिकै छ अब त्यही गाई पशु पशु पासिहरू पशुहरू पालेको पनि राम्रै हो घरमा